जहिले पनि ग्यास सिलिन्डरलाई चाहिँ कहिले पनि सुताएर प्रयोग गर्नु हुँदैन त्यसलाई चाहिँ अब स्टेन्डिङ पोजिसनमा राखेर चाहिँ ग्यास चलाउनु पर्ने हुँदछ र पहिला अन गर्यो अन गरेर पकायो ओर्यो मजाले उयो गरेर त्यहाँदेखि आफ्नो काम सके पछि चाहिँ ग्यासको त्यो पहिला रेगुलेटरमा अफ गरेर त्यहाँदेखिको माथि सिलिन्डरमा अफ गर्नु पर्ने हुँदछ र सधैँ पहिला चलाउनु भन्दा पहिला यसो चेक गर्नु पर्छ काहीँ जानु भन्दा पहिला ग्यास अन छ कि छैन भनेर त्योहरू चेक गर्नु पर्छ घरहरू थुन थान पारेर ग्यास चलाउँदा जहिले पनि डाम डुम परेको के अरे रुममा चलाउनु हुँदैन घरहरू खिडकीहरू खुल्ला दैलोहरू खुल्ला भएको जगा हुनु पर हुनु पर्छ केही कारणवश ग्यास केही भइहाल्यो भने कोही बेला एकपट्टिको चलाउँदा अर्कोपट्टिको अन छ र ग्यास उसो भएको छ भने पनि हावाले उडाएर यता उति लान्छ गुमुक्क परेको रुममा हो भने चाहिँ त्यहीँबाट अर्कोमा भ्ल्याट्टै सबतिर आगो लाग्ने डर हुन्छ र ग्यास जुन चलाउने रुमहरू किचनहरू चाहिँ खुल्ला खाले हुनु पर्छ र ग्यास केही कारणले ग्यास लिक भएको चाहिँ भित्र गुमुक्क भयो भने चाहिँ रुममा आगो लाग्ने डर हुन्छ र चलाएर जहिले पनि रेगुलेटरमै म मार्ने गर्छु म चाहिँ अनि रेगुलेटरमा मारेर त्यहाँदेखि माथि पनि मार्ने गर्छु त्यसो गर्नाले चाहिँ घरमा ग्यास चलाउन चलाउँदा केही दु के हरे अप्ठ्यारो हुँदैन र सावधानी पनि हुन्छ र फेमिलीलाई पनि त्यही कुराहरू सिकाउने गर्छु अरूले चलाए भने पनि ग्यास मुनि मारेर त्यहाँ प सकेर मुनि मारेर त्यहाँदेखि माथि ग्यासमा मार्नु चुलामा मार्नु लगाउँछु